हेलो सेन्डिकेट हो यो सुन्नुहोस् न मैले अघि जुन चाहिँ त्यो टिकट मिलाएको थिएँ नि मैले त्यो यात्राको लागि हजुर त्यो चाहिँ अब तपाईँहरूसँग मेरो एकदम बातचित बलियो भइसकेको है जस्तो त्यहाँ तपाईँहरूको सेन्डिकेटको जुन आधारमा म अहिले अब जुन मैले भाडाहरू चुक्ता गरिसकेको हेर्नुहोस् न त्यो चालकले त जुन म गाडी त्यो चड्ने गाडीको जुन चालकले त मलाई त डाई भाडा त बेसी भन्दैछ सुन्नुहोस् म त त्यो त दिनु सक्दिनँ नत्र भने म त कम्प्लेन ठोक्छु है हेर्नुहोस् अब यो पाराले त हुँदैन म जस्तो यात्रीहरू त कति होला होइन तर तपाईँहरूले यसरी बिचमा यस्तो खालको तपाईँहरूले ड्राइभरहरू राख्नु भयो अथवा तपाईँहरूको सर्विस गाडीको ड्राइभरहरू चाहिँ यस्तो भइदियो भने त यात्रा गर्नु त धेरै असुविधा हुने रहेछ त अनि याद गर्नु होस् है म अब एकपल्ट तपाईँ होइन अब उता ड्राइभरसँग पनि एकचोटि चाहिँ बात गर्छु नि त्यत्तिकै बस्दै गर्नुहोस् ल सुन्नुहोस् त गुरुजी सुन्नुहोस् त त्यो म त तपाईँलाई त दिनु सक्दिनँ त भाडा त मैले त जुन दिनु जग्गामा त दिइसकेकोछु सेन्डिकेटमा त्यही आधारमा मात्रै म त हिँड्ने हो थप म तपाईँलाई दिनु सक्दिनँ यस्तो खालको तपाईँले चिटिङ गरेर कहाँ मिल्छ त मजस्तो यात्रीहरू धेरै छ उनीहरू पनि त द दुई पैसा सेभ होस् भनेर चढेको हुन्छ तर तपाईँले बिचमा यसरी नाफा राखेर बोल्नु भयो माँग्नु भयो भने त अन्त के गर्नु साह्रो पर्छ त यात्रीहरूलाई त म त दिनु सक्दिनँ म तपाईँलाई तपाईँहरूले त कसै यात्रीहरूको सेवा गर्ने बेलामा तपाईँहरूले त यसरी अन्त अभर पो पार्नु हुने रहेछ त अन्त बरू कसै यात्रा गर्दाखेरि उनीहरूको भाडा नभएकोहरूलाई बरू तपाईँहरूले उठाउनु पर्थ्यो बाटोमा यसो लिफ्ट दिनु पर्थ्यो तर तपाईँहरू त कस्तो खालको मतलबी हेर्नुहोस् त चाहेकोभन्दा पनि बेसी भाडा तपाईँहरूले लिनु हुँदो रहेछ त यस्तो त हुनु सक्दैन है म त दिनु सक्दिनँ मैले जति दिनु छ एकदम रुलसँग जति छ त्यति नै म दिने हो हुन्छ उप्रान्त बात चाहिँ म गर्दिनँ मेरो दिने काम हो चाहिँदो भाडा दिने हो